हाम्रा गाउँमा धेरै किराना पसलहरू छन् यसमा हाम्रै छेउमा एउटा मनदीप छेत्री मनदीप मोक्तानको दोकान छ त्यहाँ हर वस्तुहरू हामीले सामानहरू हामीले प्राप्त गर्न सक्छौँ र हामीलाई त्यति टाडा जानु पर्ने परिस्थिति आउँदैन माने कोही कोही कुरा मात्र प्राप्त हुँदैनन् बाँकी सबै प्राप्त हुँदछ